किसानहरूको हेल आत्महत्या रोक्ने हेल्पलाइनहरू त उहाँहरूलाई को दाम भनेअनुसार दिलाइ दिलाउनुपर्छ अनि उहाँहरूको खेतीबारी गर्न स सजिलो होस् भन्ने कतिवटा सामानहरू हुन्छ उनीहरूले मागेको त्यो दिलाउने जानुपर्छ अनि उनीहरूलाई आत्महत्या रोक्नुको लागि हेल्पलाइनहरू यस्तो पनि यो नम्बर पनि छन् जसमा कल गर्नु सकिन्छ एक आठ सुन सुन एक आठ सुन एक पाँच पाँच एकमा उनीहरूलाई आत्महत्या रोक्न बरू रोक्न सकिन्छ हाम्रो क्षेत्रमा कुनै उयस केन्द्र त अब छन् कति अब पाउँछ पाइन्छ कति पाइँदैन तर अब किसानहरूलाई आफ्नो जीवन चलाउनु परिवार चलाउनु अत्ति नै गाह्रो पर्छ अब त्यही किसानहरूले आफ्नो त्यो खेतीबारी गरेको भरमा नै नानीहरू पढाउनु पऱ्यो आफ्नो जीवन चलाउनुपऱ्यो घरपरिवार समाज गाउँ चलाउनुपर्छ यो किसानहरूले गर्दै अब गाउँ बजार देश सब चल्छ यही कारणले चाहिँ म उहाँहरूलाई किसानहरूलाई उनीहरूको दामहरू चाहिँ दिला दिलाउनुपर्छ भन्ने मलाई लाग्छ अनि आत्महत्याहरू पनि त्यहीँबाट रोकिन्छ जस्तो लाग्छ मलाई